दार्जिलिङ जिल्लामा मनाइने मुख्ख सा मुख्य सांस्कृतिक चाडपर्व र कार्यक्रमहरू चाहिँ अब विशेष गरेर हाम्रो मुख्य चाड त अब दसैँ तिहार हो है त्यसको बादमा पनि अरू धेरैवटा त्यस्तो चाडपर्वहरू आउँछ जस्तो कि सङ्क्रान्ति भयो हामी माघे सङ्क्रान्ति भन्छौँ साउने सङ्क्रान्ति भन्छौँ है यस्तो खालको हामी चाडहरू मनाइ नै रहन्छौँ र सांस्कृतिक कार्यक्रमहरू भन्नुपर्दा चाहिँ त्यसमा पनि धेरै नै हुन्छ जस्तो हाम्रो भानु जयन्ती भयो भाषा दिवस भयो यस्तो कार्यक्रमहरू पनि गर्ने गर्छौँ है र धार्मिक क्षेत्रमा भन्नुपर्दाखेरि चाहिँ जस्तो कि अब दसैँमा हाम्रो नौराथा हुन्छ हामी नौ दिनसम्म नौ दुर्गे माताको नौवटा रूपको हामी पूजा अर्चना गर्छौँ है फुलपाती शोभायात्राहरू मनाउँछौँ र हामी दसैँमा आफूभन्दा ठुलाबडाहरूको आशिर्वाद थाप्छौँ है र अब चाडपर्वमा खाने कुराको कुरा गर्दा चाहिँ अब सबैजना भेला भएर मिठो मिठो खा पकवानहरू पकाएर एकै एकैसाथ भेला भएर खाने गर्छौँ